यहाँ चाहिँ भारतको इतिहास भन्नाले चाहिँ हामी सर्वप्रथम चाहिँ मुगल सम्राज्यको इतिहास बुझ्छौँ र हाम्रो भारतलाई जसरी अङ्ग्रेजहरूले आफ्नो अधीनमा लिएको थियो भारतवासीहरूमाथि धेरै अत्यचार गरेका थिए र उनीहरूले भारतलाई स्वाधीन हुन स्वाधीन हुनुको लागि स्वाधीन नहोस् भनेर धेरै चेष्टा गरेका थिएँ र हाम्रा वीर नेताहरूले आफ्नो प्राण गुमाएर यो भारतलाई स्वतन्त्र बनाएका छन् र आज हामी भारतीय हौँ भन्नेमा गर्वित गर्छौँ र यसरी नै एउटा हाम्रो लागि ऐतिहासिक क्षण पनि हो भारत स्वतन्त्र हुनुको निम्ति र यहाँ हामीलाई चाहिँ के गर्व छ भने छ भने जसरी हामी आज भारत स्वतन्त्र भएर हामी पनि कसैको अधीनमा छैनौँ र उनीहरू अङ्ग्रेजलाई पराजित गरेर भारतलाई स्वाधीन बनायो यही नै हामी गर्वित गरिरहेका छौँ र जस्तै भगत सिंह भयो हाम्रा जन गण मनका जस्तै भारतीय कतिजना महापुरूषहरू जस्तै भगत सिंहले पनि आफ्नो प्राण गुमाएर आफ्नो बलिदान दिएका छन् र जस्तै राम कृष्ण ठकुरी जसले जन गण मन को तप म्युजिक सङ्गीत दिएका छन् त्यही नै हाम्रो गौरावान्वित पलहरू हो सोच्दाखेरि धेरै नै राम्रो लागेर आउँछ र अहिले भारत बङ्ग्लादेश भयो छुट्टिएर अफगानिस्तान भारतलाई हेर्दाखेरि चाहिँ धेरै नै सानो देखिन्छ